हेलो भाइ मोटर स्ट्यान्डदेखि लेबुङसम्म तपाईँको टाइम कति चाहिँ लाग्छ होला किनकि ल्यान्डस्लाइ़डले गर्दा सिंहमारी बिचको बाटो बिग्रेको कारणले गर्दाखेरि अनि गोर्खा रङ्गमञ्चको माथिल्लो बाटोबाट जान जाँदाखेरि चाहिँ कति टाइम लाग्छ होला त्यो बारेमा मलाई बताइदिनुहोस् न किनकि एउटा अर्जेन्ट कामले गर्दाखेरि चाहिँ मलाई अलिकिति अहिले अर्जेन्सी नै छ त्यही कारण तपाईँलाई सोधेको